हाम्रो गाउँमा अन्धविश्वास धेरै छ बिरालोले बाटो काट्यो भने पनि अब केही हुन्छ कि भनेर डराउँछन् अनि धामी झाँक्रीलाई पनि चिन्ता राख्दाखेरि ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ गर्दाखेरि पनि ए यो बेकारको हो यो हावाको हो भनेर भन्छ अनि बिरालोले बाटो काट्यो भने चाहिँ बेकारको हो भन्छ राति कुकुर रोयो भने पनि ए यो हावाको हो केही हुँदैन भन्छ अब यसो ठोकिएर घुँडातिर निलै भएर बस्यो भने पनि यो बोक्सीले चुसेको भन्छ यो अन्धविश्वासै हो अनि सपनामा बाँसहरू लड्यो भने पनि यो अन्धविश्वासै हो यो भन्छ हाम्रो यो के अरे नेपालीहरूको चाहिँ यो बेकारकै ढर्रा हो अनि के अरे सपना पनि मा दाँत झऱ्यो भने पनि ए मान्छे मर्छ होला आफ्नो सन्तानहरू मर्छ होला भनेर भन्छन् यो झारफुर गऱ्यो भने पनि अन्धविश्वासै हो यो मलाई यस्तो केही पनि विश्वासै लाग्दैन यस्तो सबै अन्त अब यो के अरे राति चाहिँ झाडुसाडुहरू बढार्यो भने पनि अन्धविश्वासै हो राति कुच्चोहरू नबढार्नु भन्छन् बाबाआमाहरूले यो पनि अह अन्धविश्वासै हो अब यो के अरे राति झाडु नलगाउनु भन्छ कुच्चोले नबढार्नु भन्छ खाना खाएर के अरे जुठोहरू नराख्नु भन्छ यो झाँक्रीहरूको कुरा त झन् मान्छेले विश्वासै गर्दैन कोही सही पनि हुन्छ कोही गलत पनि हुन्छ कोही राम्रो हुन्छ कोही नराम्रो हुन्छ त्यो त अब भगवानकै परमेश्वरकै हो यो सबै कुरो अब यो साह्रै यो त हुँदैन